चित्र कोर्दा अब अब चित्र बनायो भने त पेपर त चाहियो चाहियो अन्त अब पेन्सिल चाहियो अन्त पेन्सिल अब काहीँ मिस्टेक भयो भने अब इरेजार चाहियो सार्पनार चाहियो अब चित्र बनाउँदा अब उयो कलरहरू त चाहिन्छै चाहिन्छ अब कलर पनि धेरै हुनुपर्यो अन्त अब मार्कर हुनुपर्यो थरी थरीको पेन्सिल हुनुपर्यो अब कुन चाहिँ लाइनमा अब कत्तिको डार्कनेस् चाहियो कत्तिको मोटो चाहियो त्यसको लागि पनि अब पेन्सिल अन्त स्केच पेनहरू भयो अन्त अब धेरै सामानहरू छ अझै होइन अन्त मन पर्ने ब्रेन्डहरू पनि अब धेरै छ अब क्यामलिन भयो अप्सरा भयो मार्करहरू भयो त्यो एल एलेनहरू भयो त्यो अन्त अब किन्ने जग्गाहरू त अब म गाउँबाट हो त ते त्यहीलागि अब त्यत्रो इस्टोरहरू छैन पेन्सिल इरेजरहरू त अब घरकै छेउको दोकानहरूतिर भइहाल्यो अब तर धेरै कलरको कलरहरू किन्नु लागि चाहिँ अब मार्केटहरू जानुपर्यो ठुलो ठुलो स्टोरतिर जानुपर्यो अन्त सामानहरू महँगो भएर बेसी फाइदै छैन अब मैले टाइमपासको लागि त्यो चित्रहरू बनाएको कहीँ प्रदर्शन गर्नु छैन अन्त कम्ती सामानको उयो कम्ती पैसाको सामान किन्दा पनि भइहाल्छ त्यसमा केही छैन अन्त अब धेरै महँगो किन्यो भने पनि फाइदा छैन